अहिलेको जमानामा यो मोबाइलले यत्ति साह्रो मान्छेलाई सुविधा बनाएको छ कि अहिले यो मोबाइल हाम्रो हातमा परेकाले गर्दा अहिले इमिडिएटली कहाँ के हुँदैछ झट्टै कहाँ के हुँदैछ को मर्यो कस्तो कस्तो चिज बनियो कहाँ के भयो यति साह्रो हामीलाई सुविधा बनाएको छ पहिला पहिला हामी मसिनो हुँदाखेरि यो मोबाइल नहुँदाखेरि कस्तो कस्तो कहिले कहाँ के कस्तो घटना घटेको पन्ध्र दिन पछाडि थाहा पाउँथ्यो अहिलेको जमानामा यो मोबाइलले गर्दा यो इन्टरनेटले गर्दाखेरि सब यो मोबाइलबाट कहाँनेर कस्तो चिज हुँदैछ कहाँनेर के के हुँदैछ कसले के गर्दैछ कस्तो जग्गामा के बनिँदैछ संसारभरिको चिजहरू हामीलाई यो मोबाइलले दिएको छ यो मोबाइल हाम्रो लागि यति साह्रो उपयोगी छ कि किनकि यो मोबाइलले हामीलाई अहिले कहाँनेर जानु पर्ने के गर्नु पर्ने त्यहाँ कुन चाहिँ होटल बुक गर्नु पर्ने कुन चाहिँ डक्टरलाई भेट्नु पर्ने सब यो मोबाइलबाट नै हामीले उहाँहरूलाई त्यो कन्टेक्ट गर्नु सक्छ मान्छेलाई अब हाम्रो आफ्नो आफन्तहरू कहीँ केही छ भने मोबाइलबाट लाइभ मज्जाले मज्जाले देख्न सकिन्छ मोबाइलबाट मज्जाले बात गर्नु सकिन्छ हामी सँग सँगै अहिले यहीँ बसेको जस्तो खालको अवस्थामा बनाउँछ यो मोबाइलले गर्दा पहिला पहिला अब एउटा केही खबर पाउनको लागि हामी पन्ध्र दिन पछाडिसम्म पनि पनि थाहा हुँदैन थियो यो पेपरहरूमा यो अलि अलि कोही बेला त्यो खबर कागजहरूमा छापिएर आउँथ्यो त्यो पनि त्यति ध्यान हुँदैन थियो हामीलाई अहिले यो मोबाइलले गर्दा हामीले हातको हातमै कहाँ के हुँदैछ इन्टरनेटले गर्दाखेरि त्यो सबै फेसिलेटीहरू हामीले घरमा बसी बसी परिवारसँगै बसेर सबसँग बसेर हेर्न पाउँछौँ आफ्नो शाखा सन्तान आफ्नो छोरा छोरीहरू विदेशमा छ भने पनि विदेशको को चिजधरि हामीले अहिले आफ्नो हातमा यो मोबाइलमै देख्न पाउँछौँ कुनै असुविधा छैन कुनै खोज खबरहरू गर्नु पर्यो भने इन्टरनेटको सुविधाले यो मोबाइलमा यो ऊ योहरू यो नम्बर डायलहरू गरेर के के खोजेर सबै कुरो सबै कुरो हामीले देख्न सकिन्छ हेर्नु सकिन्छ लाइभ गर्नु सकिन्छ यति साह्रो सुविधा यो मोबाइलले हामीलाई अहिलेसम्म दिएको छ हामीले यो पैसा तिरेको भन्दा पनि धेरै धेरै सुविधा चाहिँ हामीलाई यो मोबाइलले गर्दाखेरि दिएको छ किनकि यो मोबाइल मोबाइल संसारभरि छ यहाँ मात्रै होइन इन्डियामा मात्रै होइन हाम्रो भारतमा मात्रै होइन विदेश विदेशमा पनि कस्तो कस्तो कस्तो नेटहरू कस्तो कस्तो चल्ने कस्तो कस्तो के साइन्सले के बनायो अहिले के बनाएर बनाउँदैछ अहिले कहाँ के हुँदैछ कस्तो खबर छ कहाँनेर पहिरो गयो कहाँनेर ऊ यो भलहरू आयो कहाँनेर के भयो हामी बसी बसी घरमै बसेर सुती सुती त्यो मोबाइलबाट हामीले सब परिवारले देख्न सक्छौँ हामीलाई कुनै असुविधा छैन यो मोबाइलले यति साह्रो हामीलाई राम्रो काम गरेको छ किन भनेदेखि हामीले यो देख्नु नै हाम्रो ठुलो कुरा हो वहाँ के हुँदैछ कस्तो हुँदैछ को कोसँग बात हुँदैछ छोरा छोरी कहाँ जादैँछ के गर्दैछ हामीले हामीले लाइभ गरेर मज्जाले देख्न सक्छौँ कुनै असुविधाहरू हामीलाई कुनै केही पनि छैन यो मोबाइलको यति साह्रो फेसिलिटीले गर्दा संसारभरिलाई नै यो मोबाइलको चाहिँ एकदमै हामीलाई बेनिफिट छ